हाम्रो क्षेत्र कुमाईमा चाहिँ अब पर्यटकहरूलाई धेरै कुराहरू थाहा नहुन सक्छ त्योहरू चाहिँ अब धेरै अब कथाहरू पनि छ है यहाँको अब यहाँको विशिष्ट व्यक्ति प्रसिद्ध व्यक्तित्वहरू पनि छ यहाँको सांस्कृतिक एउटा विश्वासहरू पनि छ यहाँको महत्त्वपूर्ण स्थानहरू पनि छ र आज म तपाईँलाई स्थानहरू बारेमा बताउँछु त्यो चाहिँ कुन हो भन्दा खेरि चाहिँ यहाँको सोमबारे बजार भन्ने एउटा स्थान छ सोमबारे बजार जो चाहिँ कुमाई लोवर कुमाईको नयाँ बस्ती स्थित लाग्छ त्यहाँनिर प्रत्येक सोमबारको दिन एउटा हाट लाग्ने गर्छ यो हाटमा चाहिँ अब आजभन्दा ब्रिटिसकालीनदेखि नै अब एउटा सुरु भएको सोमबारको दिन लाग्ने हाट यो केही समय अघि सम्म भुटान यो भुटान देशबाट पनि यहाँनिर सौदा पात गर्नेहरू घोडा लिएर आएको हामी सुन्छौँ यहाँनिर सुन्ने यहाँनिर छ देख्ने व्यक्तित्वहरू छ त्यसरी नै यो एउटा जलपाइगुढी र यो हाम्रो कालेबुङ जिल्लाको एउटा मुख्य एउटा बोर्डरमै बजार लाग्ने भएको कारणले गर्दाखेरि यहाँनिर जलपाइगुढी साथ साथै यो कालेबुङ जिल्लाको दुर्गम क्षेत्र तोदे ताङता भयो त्यहाँबाट पनि अब घोडामा सौदा पात गर्नु हामी यहाँनिर आएको आएको हामी जान्न चा